मेरो पोजिटिभ एक्सपिरियन्स मेरो फर्स्ट प्रडक्ट चाहिँ हो परफ्युम त परफ्युम चाहिँ मलाई मैले धेरै परफ्युम्स युज गरेँ तर मलाई धेरै राम्रो अनि लाइक मलाई आहिलेसम्म युज गरेको प्रडक्टहरूमा चाहिँ मलाई सबैभन्दा बेस्ट चाहिँ इन्डियाको इन्डियाको परफ्युम्समा आहिले मलाई यो बेल्लाभिटा परफ्युम्स चाहिँ धेरै मन पऱ्यो है इट इज लाइक सानो सानो लाइक प्याकेजिङ लाइक टेस्टर ट्युबमा पनि आउँछ टेस्टर भनौँ या केही भनौँ होइन त्यस्तो ट्युबमा पनि आउँछ तर तपाईँले ठुलो लाइक अलिकति एमल बेसी या त तपाईँले त्यो सानो सानो टेस्टरबाट युज गरेर है लिएर युज गरेर उसले पछि अरू मगाउनु पनि सक्नुहुन्छ तपाईँले अनलाइन पाउनुहुन्छ यो प्रडक्ट मलाई त धेरै राम्रो लाग्यो मैले युज गरेँ त्यसमा चारवटा त्यसको थियो फ्रेगरेन्सको मलाई त्यो चार बेल्लाभिटा चारवटा फ्रेगरेन्सबाट चाहिँ मलाई सबैभन्दा राम्रो अनि मलाई लाइक माइल्ड फ्रेगरेन्स लागेको चाहिँ पचौली यो चाहिँ एकदमै राम्रो र अलिकति

सहनु सक्ने स्मेलको अलिकति माइल्ड फ्रेगरेन्सको है धेरै राम्रो लाग्यो पचौली तपाईँले एकदमै दाम पनि यसको प्राइज पनि एकदम रिजनेबल प्राइजमा पाउन सक्नुहुन्छ इन्डियाको बेस्ट परफ्युम

पचौली चाहिँ यस्तो यस्तो यति साह्रो राम्रो लाग्यो किन भन्दाखेरि चाहिँ सबै सबै कम्पेयर टु अदर लाइक पचौली चाहिँ हामीले जो बडीमा लगाउँछौँ है वा वान्स तपाईँले स्प्रे गरिसक्नु भएपछि लाइक तपाईँले त्यो कपडा वास गर्नुहुन्छ लुगा वास गर्नुहुन्छ र पनि त्यो रहिराख्ने क्या अब बसिराख्ने है राम्रो अनि लङ्ग लास्टिङ परफ्युम नि लाइक त्यस्तो टाउकोहरू पनि नदुख्ने होइन मलाई त्यो एकदमै इट वाज भेरी गुड पोल इट इज भेरी गुड परफ्युम लाइक धेरै धेरै धेरै नै राम्रो लाग्यो कुनै प्रकारको त्यो माइग्रेन एटेक छैन त्योबाट है कुनै प्रकारको वाक्क लाग्ने त्यो परफ्युम युज गर्दा गर्दा वाक्क लाग्ने एउटै स्मेलले त्यो छैन त्यसमा है मलाई साह्रो राम्रो लाग्यो बेल्लाभिटा मा बेल्लाभिटाको पचौली इट्स इन ब्राउन कलर तपाईँले पाउन सक्नुहुन्छ तपाईँलाई सानो सानो डिब्बा पनि लिन सक्नुहुन्छ तर मलाई चाहिँ एकदमै राम्रो लागेको यही पचौली